हाम्रो भारतवर्षको सबभन्दा ठुलो चाड चाहिँ हाम्रो दसैँ तिहार हो यसमा चाहिँ हामीले अब पहिला सुरु दसैँ हुन्छ त्यसमा हामीले जमरा राख्छौँ त्यहाँदेखि जमराको पूजाहरू गर्छौँ त्यहाँ सप्तमी वा फुलपातीमा पूजा गर्छौँ त्यसको पछाडि अष्टमी हुन्छ त्यसमा मार हान्ने काम हुन्छ त्यहाँदेखि नवमीमा दुर्गा बिस दुर्गा पूजा ठुलो हुन्छ त्यहाँदेखि दशमीको दिन दुर्गा बिसर्जन गरेर टिका ठुला बडाहरूबाट टिका लाइन्छ आशीर्वाद थापिन्छ अनि आफू पनि ठुला बडाकोमा टिका लाउनु जाइन्छ सानाहरू आफ्नामा टिका लाउनु आउँछन् त्यसै गरेर आदन प्रदान गर्छौँ र हाम्रो पाँच दिनसम्म यो चाड हामी हर्ष उल्लासकोसाथ मनाउँछौँ तेस पिछाडि हाम्रो तिवार आउँछ तिहारमा पनि हामी पैला सुरु कुकुर तिहार आउँछ त्यसमा हामीले कुकुरलाई सम्मान गर्छौँ यत्रो वर्षसम्म हाम्रो घरको रक्षा गरेकोमा तेल उसलाई त्यो दिन हामीले फुल माला लाएर राम्रो राम्रो खाना साना दिएर खाने कुराहरू दिएर सम्मान गर्छौँ त्यहाँदेखि हाम्रो अब गाई तिहार आउँछ गाईलाई पूजा गर्छौँ गौ मातालाई भनेर त्यहाँदेखि पछाडि हाम्रो लक्ष्मी पूजा आउँछ त्यो दिन हामी घर वरिपरी झिलिमिलि दियो बत्ती बालेर फुलहरू लगाएर नाना किसिमको रङ्गीचङ्गी बत्तीहरू बालेर गर्छौँ त्यहाँदेखि फेरि भाइ टिकाको दिन हाम्रो दाजु भाइलाई माला लाइदिने टिका लाइदिने एउटा सुरक्षा होस् नराम्रो कुनै दशाग्रहले नछुओस् भनेर दाजु भाइलाई भातृपूजा गर्छुङ अनि टिका लाइदिन्छुङ यो अन्त दसैँमा देउसी भैलो हरू खेलेर खुब रमाइलोसँग हामी मनाउँछौँ त्यसपछि अरू अरू पछाडि पनि हाम्रो चाँडहरू आउँछ डिसम्बरमा हाम्रो अब छरछिमेकीहरू क्रिस्टियनहरूको इसाई धर्मको कि क्रिसमस आउँछ